आजको युगमा चाहिँ योगा भन्नाले यति राम्रो शरीरलाई फिट गराउने कतिवटा योगाहरू छन् जसमा कि हामी युट्युबमा हेरेर गर्न सक्छौँ विशेष गरी रामदेव बाबाको योगाहरू पनि धेरै नै मानिसहरूलाई बिमारीदेखि बचाएको छ र विशेष गरी अरू केही गर्न नसके पनि कपालभाति र अनुलोम विलोम गरेर पनि हामी स्वास्थ्य रहन सक्छौँ र यसरी शरीरमा प्रतिदिन गर्ने हुनाले योगा गर्ने हुनाले धेरै नै हामी बिमारदेखि जोगिन सक्छौँ र बुढापाका मानिसहरूले त झन् यो त दबाईको रूपमा पनि लिएको छ जसले योगा